हाम्रो नेपाली जातिमा चाहिँ धेरै जस्तो सबैले दसैँ तिहार दसैँलाई दसैँ हुन्छ दुर्गा पूजा हुन्छ दसैँ त्यसलाई एकदमै ठुलो नौ नौरथा नौरथासम्म ब्रत बसेर दशमीको दिन चाहिँ एकादशीदेखिको दशमीको दिनसम्म चाहिँ दशमीमा चाहिँ सबैजनाले निधारमा टिका र जमारा लाउने गर्छन् दसैँ भयो अनि यो तिहार भयो तिहारमा आफ्नो दाजु भाइलाई टिका लाइदिएर सधैँ रक्षा गरुन् भनेर आफ्नो दा चेली बेटीले दाजु भाइलाई टिका लाइदिने गर्छन् दसैँ तिहार अनि उँधौली उँभौलीको पूजा पनि गरिन्छ अनि सङ्क्रान्ति मकर सङ्क्रान्तिमा पनि पूजा गरिन्छ तुलसीमा एकादशीमा तुलसीको बिहे गरिन्छ तुलसीलाई पनि पूजा गरिन्छ त्यस्तै धेरै थुप्रै छन् नेपालीमा पनि धेरै थुप्रै विभिन्न जात जातिहरू छन् विभिन्न जात जातिअनुसार उनीहरूको विभिन्न संस्कृतिहरू जस्तै छेत्री बाहुनको अलग्गै संस्कृति हुन्छ राई लिम्बूको अलग्गै संस्कृति हुन्छ अनि अरू धेरै जातिहरूको आफ्नो आफ्नो संस्कृति हुन्छ तर विशेष गरी नेपाली जातिले मनाइने भनेको नै एकादशी दसैँ तिहार सांसारिक पूजा यही शिवरात्री नौरथाहरू नै विशेष गरी मनाइन्छ